हाम्रो बिहे चाहिँ हिन्दूको बिहे चाहिँ यस्तो हुन्छ पहिला मगनी गर्छ मगनी गरिसकेपछि जनै सुपारी हुन्छ जनै सुपारी गरिसकेपछि चाहिँ अनि अब बेहुला आउनुभन्दा अगाडि पत्र लाउनु आउँछ पत्र लाएपछि चाहिँ हाम्रो जन्ती आउँछ जन्ती आएर अब नौमति बाजा बजाएर कन्यादान गरेर चाहिँ सबै बुडा पाकाले अब आशिर्वाद दिनुहुन्छ जग्गेमा अन्त चाहिँ बेहुलाको घर लान्छ